राज्यभित्रको क्षेत्रीय भाषा भन्दा नेपाली भाषा अलग्गै छ किनकि अब क्षेत्रीय भाषा भनेको अब हिन्दी नेपाली अन्त अब मेरो अब नेपाली भाषा भन्दा अलग्गै छ किन भन्दा अब वर्णनहरू अलग्गै हुन्छ यसको मिनिङहरू अलग्गै हुन्छ